स्थानीय च्यानल सामग्री र के सामग्रीसेन केन्द्रभन्दा धेरै मात्रामै फरक पर्छ कारण स्थानीय सामग्री ससमाचार चेनल सामाग्रीहरू नै कम्ती हुन्छन् र उहाँहरूको डिजिटलाइज भएको हुँदैन र कतिपय उपकरणहरूको पनि उहाँहरूलाई उपलब्ध हुँदैन र केन्द्रमा जुन प्रकारको सामग्रीहरूको चयन गरिएको हुन्छ र कस्तो प्रकार प्रकारले उहाँहरूको केन्द्रको यो च्यानलहरूलाई प्रसारण गरिन्छन् है तर स्थानीय च्यानलहरूलाई यो खालको फेसिलिटीहरू उपलब्ध हुँदैनन् र स्थानीय च्यानल सामग्री र को हिसाबले हेर्नु भने केन्द्रभन्दा धेरै फरक छन् र आकास पातलकै फरक छन् भन्छु म चाहिँ यही कारण केन्द्रमा जुन प्रकारको तरिकाले काम गर्ने या उपकरण होस् या कर्मीहरू होस् त्यो हिसाबले पनि स्थानीय च्यानल को च्यानल र केन्द्रको च्यानलहरूमा चाहिँ फरक पर्छन्